पश्चिम बङ्गालमा यो संस्कृतिक एकदमै राम्रोसँग मनाइरहन्छ र धनी पनि हो यो एउटा राज्य है यसमा विशेष गरेर हामीले धार्मिक क्षेत्रमा हेऱ्यो भने दुर्गापूजा सबैभन्दा राम्रो दुर्गा माताको पूजाहरू यहाँनिर हामीले गरेको देखिरहेको छौँ हामी आफै पनि गर्छौँ र एकदमै यो पा पारम्पारिक हो यसमा पारम्पारिक लुगाहरू लगाइन्छ पारम्पारिक माताहरूलाई हामीले पूजाहरू गर्छौँ नौ दिनसम्म ब्रतहरू बसेर पूजाआजा गर्छौँ श्रद्धा भावले पूजा गर्छौँ ब्रत बस्ने गर्दछौँ है र यस्तो रिलिजियसमा म जस्तै अब थुप्रै जग्गाहरू गएर धार्मिक क्षेत्रमा एकदमै राम्रो राम्रो अनि राम्रोसँगले पूजाहरू गरेको देखेँ है एसमा मलाई म त खुसी छु एकदमै यसमा हामी विश्वास गर्छौँ र अनि त अरू धर्म त यसरी हामीले धर्महरू पालनहरू गरिरहेको हामीले देख्छौँ र यसमा कुनै धर्मको हामीले यहाँनिर भएको देख्दैनौँ हामी त अहिले हिन्दू धर्म हिन्दू प्रान्तहरू मात्रै यहाँ बसेकाले गर्दाखेरि नै होला र हामी विशेष हामी यहाँ सबै पूजापाठहरू गर्छौँ सबै धर्म को हिन्दू भयो यहाँनिर हामी विशेष हिन्दूहरू मात्रै भएकोले गर्दाखेरि चाहिँ